हुनु त दुईवटैबाट ज्ञान सामान्य हो है बराबरकै हुन्छ दुईवटामै है तर हामीलाई समयअनुसार चल्न पनि पर्छ इलेक्ट्रोनिकको कुरा गर्नु भयो तपाईँले है अहिले प्रायःले आफ्नो कमाइको लागि पनि त्यो रिक्रूटहरू गरेर राख्छ मलाई जहाँसम्म लाग्छ भौतिक किताबहरू पढेको नै राम्रो है किताबहरूबाट हामीले हामीलाई पढ्ने बानी पनि बस्छ सर्वप्रथम अन्त हामी हामीले नसुनेको फेरि उच्चारणहरू गर्नु नसकिएको धेरै शब्दहरू पनि अब हामीले त्यहाँ पाउँछौँ भेट्छौँ पाउने नयाँ ज्ञानहरू हासिल गर्ने कसरी पढ्नु पर्दोरहेछ भन्ने हामीले त्यहाँबाट देख्छौँ त्यो भनिन्छ नि चपाएको निल्नु भन्दा चपाएर निल्नु नै सजिलो है किनभने हामीलाई त्यो स्वाद याद हुन्छ के अरूले चपाएको चपाइदिएको छ भने त त्यो हामीलाई त छपकै त्यो निल्नु सकिन्छ तर अब आफूले चपाएको छ भने त्यसको स्वाद आउँछ त त्यसरी मलाई भौतिक नै पढ्नु धेरै चाहे त्यो उपन्यास होस् है कथा सङ्ग्रहहरू होस् त्यो मलाई पढ्नु मनलाग्छ त्यसै कारण खालि भौतिकै मलाई ठिक लाग्छ